म चाहिँ विभिन्न मौसमका आधारमा चाहिँ बिरुवाहरूलाई कसरी सतर्कता अपनाउछु भन्ने चाहिँ अब जस्तो कि यो विन्टरमा भयो है विन्टरमा बेसी अब यो फुल कुहुने यो बोटहरू मर्ने हुन्छ होइन त्यसलाई चाहिँ अब बेला बेलामा उयो गर्दै मजाले हेर्दै त्यसलाई पुरा मजाले अब त्यसको ख्याल राख्दै होइन त्यसलाई मजाले त्यसको उयोहरू बोटहरू काहीँबाट कुहुँदैछ कि काहीँबट ड्यामेज हुँदैछ कि भनेर त्यसलाई म बिहान बेलुका होइन उठेर मजाले याद गर्छु अब यो जस्तो भयो यो गरम महिनामा गरम महिनामा बेसी घाम लाग्छ होइन घाम बेसी लागेर घामले अब फुल बेसी डढाइदिन्छ है फुल अब राम्रली फुलिरहेको छ भने पनि एकैतालमा त्यो मुर्झाउँछ मुर्झाएर अब त्यो ओइली नै जान्छ त्यो फुल होइन त्यही भएर चाहिँ त्यसको लागि चाहिँ म चाहिँ नर्सरी होइन नर्सरीमा अब मजाले म नर्सरी मजाले बनाएर राख्दा चाहिँ त्यो फुलहरू चाहिँ सेभ हुन्छ होइन त्यो फुल चाहिँ अब त्यो बोटको चाहिँ फुल पनि कुहनु पाउँदैन प्लस यो अब बोट पनि मर्दैन अनि त्यसको लागि चाहिँ अब कोही बेला हुन्छ यो समर होइन यो रेनी सिजन रेनी सिजन रेनी सिजनमा चाहिँ यो पानी पर्दाखेरि चाहिँ अब त्यो कोही बेला चाहिँ बेसी नै पानी भएर पनि त्यो फुलहरू मर्छ होइन कसैको पत्ता कुहुन्छ कसैको बोट कुहुन्छ कसैको फुल कुहुन्छ होइन रेनी सिजनमा चाहिँ अब जो चाहिँ जहाँ चाहिँ अब पानी परेको छैन जहाँ चाहिँ पानी आएको छैन जस्तो कि अब यो भित्र भयो यो नर्सरीहरू बनाएर राख्दा भयो केही प्लास्टिकहरू यो गरेर राख्दाखेरि भयो होइन तर त्यसमा चाहिँ फुल चाहिँ सेभ होस् म चाहिँ मौसम अनुसार चाहिँ त्यसरी आफ्नो बिरुवाहरूलाई चाहिँ सतर्कता अपनाउँछु